हेलो कफी नाइन नाइन बोल्नु भएको हो म तपाईँको रेगुलर कस्टमर बोल्दै छु है अनि सुन्नु होस् के पो मलाई चाहिँ केही अर्डर गर्नु थियो अब एज युज्वल तपाईँलाई त थाह छ म अब रेगुलर के खान्छु भनेर है त्यहीहरू चाहिँ मलाई अलिकति एउटा एड गर्नु थियो एक्स्ट्रा एड गर्नु थियो त्यो चाहिँ कोक हो अनि डबल चिस स्पाइसी क्रन्ची बर्गर गरिदिनु होस् अन्त सधैँको त्यो पेरी पेरी फ्रेन्च फ्राई अनि एउटा चाहिँ सुसी गरिदिनु होस् हो अनि त्योहरू चाहिँ अब हुनु त अब म डेली एभ्रिडे अब आएर खान्थे है आज चाहिँ म अलिकति अब अलिकति आउनु असुविधा भयो अनि म चाहिँ अब त्यो डेलिभरी चाहिँ अब मेरो घरमा गर्न चाहन्छु अनि तपाईँको अब डेलिभरी अप्सन छ छैन त्यो त मलाई साह्रो थाहा भएन किनभने अब म त तपाईँको रेगुलर त्यहीँ आएर खान्छु है अनि मलाई चाहिँ अलिकति अब डेलिभरीहरू हुन्छ कि हुँदैन हो त्योहरू पनि भनिदिनु होस् अनि भयो भने अब के पो मेरो त्यो डेल डेली अर्डरमा चाहिँ एक्स्ट्रा एउटा कोक चाहिँ एड गरिदिनु होस् न ल अनि म पैसा चाहिँ अब तपाईँलाई सधैँको जस्तो एज युज्वल जिपे गरिदिन्छु नि ल